हजुर भन्नुहोस् न हजुर

हजुर अब हाम्रो दार्जिलिङमा चाहिँ अब डिफ अब धेरै प्रकारको मान्छेहरू बस्छ अब होइन अन्त रिलिजियसहरू पनि अब हिन्दू मुस्लिम बुद्धिस्ट जैन सबै अब क्रिस्चियन अब सबैजनाहरू चाहिँ मिलेर बस्छ जस्तै अब हाम्रोमा अब धेरैवटा जातिहरू छ त्यही गुरुङहरू भयो गुरुङ शेर्पा शेर्पाहरू अब यो टिबेटियन अब रेसकोहरू हो उनीहरू उनीहरू पनि हाम्रो यहाँनिर बस्नुहुन्छ अब उनीहरूको कल्चर हुन्छ जस्तै शेर्पाहरूको ल्होसार हुन्छ चाडमा हामी ल्होसारहरू पनि अब मनाउँछौँ जस जस्तै अब हाम्रो हामी हिन्दूहरूले अब अब धेरै प्रकारको अब चाडहरू हुन्छ अब जस्तै हामी नेपालीहरू भएपछि दसैँ औँसीहरू अब मनाउँछौँ सबैजना मिलेरै बस्छौँ अब मिलेर नै हुन्छ जस्तै अब हामी हाम्रोमा यहाँ मुस्लिम पनि छ दार्जिलिङमा मुस्लिमहरूको चाडमा हामी उहाँहरूको चाडमा पनि हामी मुस्लिमहरूको चाडलाई पनि रेस्पेक्ट नै गर्छौँ अन्त जस्तै मुस्लिम सँगसँगै क्रस्चियनहरू क्रिस्चियन अब हामी हाम्रो दसैँ औँसी जस्तै नै हामी क्रिसमस पनि मनाउँछौँ अन्त सँगसँगैमा अब गुरुङहरू छ गुरुङकोमा आफ्नै कल्चर आफ्नै भेषभूषा अब आफ्नै छ अब ड्रेसहरू पनि आफ्नै छ तर पनि हामी सबैजना अब यहाँ दार्जिलिङमा चाहिँ मिलेर नै बस्छ अब जस्तै दार्जिलिङमा चाहिँ अब एकता एकदम फ्रेन्डली टाइपको नै छ नेचर पनि सबैजना अब बात अरू तपाईँले अरू के जान्नुथ्यो हजुर कल्चरहरू डिफ्रेन्ट भए पनि तर अब हामी सबैजना नेपाली नै हौँ भने जस्तै बस्छौँ सबैजना नेपाली नै हो हजुर हुन्छ